जस्तै अब सिलगडीहरू जानको लागि चाहिँ बसहरू पनि छ सानो गाडीहरू पनि थुप्रै छ होइन अन्त अब जस्तो अब यहाँदेखि कालिम्पोङदेखि दार्जिलिङ जानु पऱ्यो भने त ठुलो गाडी त जाँदैन बसहरू त छैन सानो गाडी बोलेरो सवारी यस्तै भ्यानहरू होइन मसिनो मसिनो कारहरू जान्छ त्यस्तै सिक्किम जाँदा यहाँदेखि सिक्किम जानु पऱ्यो भने पनि त्यही मसिनै गाडीहरू बोलेरो सवारी अन्त इको यस्तै भ्यानहरूमै जानु पर्छ हो अन्तखेरि अब हामी जस्तो बम बस्तीमा बसेको छौँ हामी बम बस्तीमा बसेको छौँ हामी चाहिँ सौदाहरू गर्नु जाँदा सौदाहरू गरेर लिएर आउँदाखेरि चाहिँ लोकल पाउँछ यहाँनिर बाग्धारा भन्ने जग्गा छ यहाँनिर बाग्धाराबाट चाहिँ ट्याक्सीहरू पाउँछ लोकल ट्याक्सी छ त्यहाँनिर यता बम बस्ती आउने त्यस्तै अब स्प्यान रोड जाने गाडीहरू चाहिँ माथि जिएस गुरूङ रोडमा बस्छ होइन त्यसरी आफ्नो आफ्नो जग्गा जाने बाह्र माइलतिर जाने माथि डरुवा डाँडाको त्यहाँ बस्छ त्यसरी नै बस्छ हामी त्यसरी नै यहाँनिर सरभाइब गर्छ